उठेर बिहानै उठेर नुहाई धुवाई गरिहोरीकन अब पूजा ठाउँहरू सबै सफासुफा गरेर पूजाहरू सबै सफा गरेर त्यहाँबाट फुलहरू ल्याउनुपर्छ फुलहरू ल्याएर आफ्नो विधिअनुसार अनुसार पूजा गर्नुपर्छ पूजामा म म आफूलाई मनमा के के छ भगवानको देउता देवीको हामी सबैको नाम लिएर हामी कुलदेउताको हामी सबैको नाम लिएर हामी पूजा गर्छौँ हाम्रो पूजा मा के हुन्छ भनेदेखि हामीलाई पनि राम्रो होस् हाम्रो सबैजनाको राम्रो होस् हामीलाई यताउति गर्नेको पनि राम्रै होस् कसैको केही नहोस् केही बिगार नहोस् राम्रो होस् सबैले राम्रो होस् भनेर हामी पूजा गर्छौँ पूजा गरिसकेर गरिसकेर हामी सबैलाई आफूभन्दा सानो सबैलाई ढोग्छौँ ढोकेर त्यहाँबाट हात हात खुट्टा हात खुट्टा ढोगेर अलगै हुन्छौँ त्यहाँबाट त्यहाँबाट हामी सबैसँग राम्रो व्यवहार गरेर राम्रो बात गरेर राम्रोसँग चलेर हिँड्छौँ अन्त बिहानको खाजाहरू खान्छौँ खाएर यसो घु घुम घुमफिर गरेर साथीहरूलाई जसलाई पनि साथी बैनी भाइ बै जसलाई पनि भेटेर राम्रो शि शिक्षा दिन्छौँ हेर्नुहोस् यसो नगर्नुहोस् उसो नगर्नुहोस् नराम्रो काम नगर्नु राम्रो काम गरेर जीवन बिताउनु